सांस्कृतिक संरक्षणका निम्ति म के भन्न चाहन्छु भने हामीले आफ्नो संस्कृतिलाई बचाउने हाम्रो एउटा मुख्य भार भनौँ मुख्य कर्तव्य नै भएर जान्छ हामीले अहिले नै हाम्रो संस्कृतिलाई बचाउनु सकेनौँ भने हाम्रो आउनेवाला पिँढीहरूले हाम्रो संस्कृति के थियो कस्तो थियो यहाँको रहनसहन के थियो भन्ने त्यो पनि उनीहरूलाई थाहा हुँदैन यो या उनीहरूले बुझेर उनीहरूले अघि बढाएर लान सक्दैन यसै कारण हाम्रो संस्कृति बचाउनुको लागि हाम्रो संस्कृति भाषा हामीले सिक्नु पऱ्यो हाम्रो सांस्कृतिक पहिरन हामीले लगाएर त्यसलाई जोगाएर राख्नु पऱ्यो हाम्रो खानपिन हाम्रो भाषा हाम्रो भुषण हामीले त्यसमा ध्यान दिन सक्नु पऱ्यो र जो जतिजना पनि यो सांस्कृतिक संरक्षणका कार्यरत सायद कार्यमा अघि बढिरहेका छन् उनीहरूलाई उनीहरूलाई हामीले हाम्रो सहयोगको हात अघि बढाउन सक्यौँ भने त्यो हाम्रो लागि एकदमै राम्रो हाम्रो जित भएर जान्छ भन्ने सुझाउ मलाई लाग्छ